हेलो हेलो हेडमास्टर सर ए म एक दुईवटा कुरा उसको हाम्रो स्कुलको अलिक सुझाउ दिनु थियो हजुर त्यो अलिक हाम्रो हामी स्कु स्कुल चाहिँ अलिक उन्नति होस् भनेर नानीहरूलाई सजिलो नान हाम्रो यो हजुर हामीहरूको यो माथिको बिल्डिङ छ नि माथिको बिल्डिङ त्यसलाई चाहिँ ब यो माथिको हाम्रो जुन हे तपाईँ बस्नुहुन्छ नि यताको साइडको रुमहरू ए अँ त्यही त्यसलाई चाहिँ उयो भत्काएर हामीले ठुलो लाइब्रेरी बनाइ दिनुपर्छ होला नानीहरूलाई

किन

हजुर

हजुर होइन हजुर उयो तर मैले चाहिँ हजुर यहाँ नबनाएर अब तलपट्टि हाम्रो यो छ नि जमिन टोइलेटको यता साइड त्यहाँ पनि हामीले सर गर्नु चाह्यो भने सक्छ बनाउनु हजुर होइन हजुर त्यही तपाईँको तपाईँलाई सल्लाह लिनु थियो कि हजुर त्यही तपाईँको अब सल्लाह लिनु थियो म फेरि म एक्लै कसरी गर्नु हो हाम्रो सबैजनाको सल्लाह लिनुपर्छ त्यहाँ तपाईँले सल्लाह गर्नुहोस् न अरू टिचरहरूसँग पनि कि तलपट्टि हाम्रो माथि लाइब्रेरी छ कि त्यो चाहिँ आलिक ड्यामेज छ त्यो चाहिँ अलिक ड्यामेज छ त्यो चाहिँ अलिक ड्यामेज छ कि त्यो जति बेला पनि लड्नुसक्छ हो हामी तलपट्टि बनायो भने ठुलो पनि हुन्छ नानीहरूलाई हो त्यहाँदेखि राम्रो पनि सबै त्यहाँनेरि यहाँ डिस्ट्रिक्टको सबै बुक पनि पाउँछ

हजार त्यही अब सोमवारदेखि गर्नुपर्छ होला है सर

हुन्छ हुन्छ सर हुन्छ सर सोमवार